हेलो मिस निशा मिस हाम्रो अब हाम्रो इन्डिपेन्डेन्स डे आउँदैछ हो अब हामी केही प्रोग्रामहरू गर्नु भनेको हामी स्कुलकै ग्राउन्डहरूतिर गरौँ न है अब प्रोग्रामहरू गर्दाखेरि त अब कमसेकम अलिक धेरै प्रोग्राम त राख्नैपऱ्यो होइन उम् उयो के भन्छ अब नानीहरू अब नानीहरूले मात्रै गऱ्यो भने अलिक कम्ती प्रोग्राम हुन्छ कि अन्त हामी टिचर्स स्टाफहरू पनि केही प्रोग्राम गरौँ न है हामीहरू कम्ती छ अँ अब हामी चारजनाहरू मात्रै छ हो फेरि फिमेल मेम्बर्सहरू अनि फेरि मेलहरूलाई पनि हाल्यो भने राम्रो देख्छ होइन ठुलो ग्राउन्डहरू पनि छ त्यही भएर है अरूहरूले देख्दा पनि राम्रो अँ अन्त ड्रिलहरू कसले सिकाउने सिकाउँछ हौ अब अँ कहिलेदेखि चाहिँ अब स्टार्ट गर्नु हौ उयो मार्चपास्ट ड्रिलहरू यसो भन्नुहोस् न कहिलेदेखि चाहिँ सिकाउनुपर्छ अँ त्यही हो है हुन्छ त अँ त्यो पनि हो अन्त उयो के भन्छ

अन्त के भन्छ अन्त भन अन्त भन्नुहोस् न के भन्छ त्यो हामी हुन्छ नि अँ यो उयसहरू प्रोग्रामहरू कम्ती भयो भने चाहिँ अब हामी अलिक स्पोर्ट्सहरू पनि हाल्नुपर्छ होला नानीहरूको भनेर सोचिरहेको हौ म अँ चार पाँचवटा छ होइन अँ अन्त इन्डिपेन्डेन्स डेको अँ अन्त त्यो इन्डिपेन्डेन्स डेको यस्तो चार्टहरू पनि टालेर गर्नुपर्छ हौ नानीहरूलाई भनौँ भनेर सोचिरहेको कसैले त राम्रो ड्रइङ पनि गर्छ अँ है त्यस्तो चाहिँ हुन्छ नि राम्रो अँ हुन्छ हुन्छ हुन्छ मिस अब राखेको ल उम् हुन्छ मिस उम्